पेट्रोलको बढ्दो मूल्यले बाइकिङलाई अवश्य नै असर परेकै छ र त्यसलाई हामी नकार्न सक्दैनौँ तर पनि अब हामीहरूलाई बाइक चलाएर हिँड्ने एक प्रकारको आदत होइन जुन चाहिँ एउटा बानी भनौँ भइसकेपछि पेट्रोलको दाम जति नै बढे पनि है जति नै घटे पनि हामीहरूले त्यो चिजको उपयोग गरेर त्यो साधनको हामीहरूले लुफ्त उठाउन थालेपछि हामीहरूले त्यो चिजको आदत होइन एक प्रकारको बानी हामीलाई लाग्यो नै लागेरै जान्छ लागिसकेपछि हामीहरूले पेट्रोल लगेर हामी बाइकिङ भनौँ है घुम्न जाउँ या अब डे टु डे जुन चाहिँ होइन डेलीको लाइफमा जुन चाहिँ हामीहरूले युज प्रयोग गरिरहेको देखिन्छ मानिसहरूलाई पनि स्वयम् म पनि बाइकको धेरै सौकिन

र पहिला हामीहरू है साथीभाइहरूसँग बाइकमा हामीहरू ट्राभल गर्नजाँदाखेरि जस्तो तपाईँको छ सात सौ किलोमिटर हजार किलोमिटरको राइडमा जाँदाखेरि तपाईँको भनौँ हजार या अब आठ सौ रुपियाँको जुन चाहिँ तेलमा है पेट्रोल हामीहरू पर लिटर लगभग अस्सी या सत्तर गरेर पर्थ्यो भने अहिले त्यसको मूल्य बढेर सौ पार भइसकेको छ लगभग एक सौ पाँच एक सौ छ प्रतिलिटर हामीहरूले खरिद गरेर किनेर पेट्रोल हामीहरूले बाइकमा लगाएर जाँदाखेरि अब जुन चाहिँ हामीहरूले जुन चाहिँ एउटा खर्च हाम्रो जुन चाहिँ एउटा हजार किलोमिटरको राइडमा हुन्थ्यो भने अहिले त्यो खर्च बढेर गएको छ र अवश्य त्यो चिजको अलिकति हामीहरूको जुन चाहिँ पकेटमा भनौँ न है अलिकति इम्पेक्ट त गरिनै रहेको हुन्छ अलिकति क्षति हामीलाई पुग्छ र यस चिजले हाम्रो बाइकलाई मात्रै तपाईँको क्षति नगरेर है जति पनि पेट्रोलले चल्ने वाहनहरू छ है सबैलाई नै अब अलिकति असर गरिनै रहेको छ र जस्तो तपाईँको गाडीहरूमा पनि अब जस्तो सौ रुपियाँमा हुने जुन चाहिँ एउटा गाडीको भाडा प्रति व्यक्ति हुन्थ्यो भने अहिले त्यो बढेर तपाईँको गइरहेको छ र यसले गर्दाखेरि सामाजिक जुन चाहिँ हाम्रो माहोल छ त्यसमा पनि अलिकति काहीँ न काहीँ एउटा खर्चको अलिकति वृद्धि देखेको हामीहरू पाइन्छ र इन्धनको अत्यधिक प्रयोगले गर्दाखेरि वातावरणमा क्षति अवश्य नै हुन्छ र यस चिजलाई हामी स्विकार्नै गर्छौँ किन भन्दाखेरि जति तपाईँको बाइकहरू चल्छ है कुद्छ त्यति नै त्यसको तपाईँको जुन चाहिँ बाइकबाट जलेर त्यो इन्धन एउटा तपाईँको ग्यासको रूपमा बाहिर निस्किने गर्छ त्यो तपाईँको कार्बन डाइअक्साइड हामी भन्छौँ र कार्बन डाइअक्साइड एक प्रकारले हाम्रो जो वातावरणमा ब्यालेन्स जुन चाहिँ हुन्छ त्यो अलिकति मलाई लाग्छ कार्बन डाइअक्साइडको मात्रा बढेर गएकोले गर्दाखेरि कतै न कतै हाम्रो जुन चाहिँ वातावरणलाई पनि अलिकति क्षति गरिरहेको छ है जुन चाहिँ हाम्रो युजवेली पहिला पहिला अब हाम्रो आमाआपाहरूले आखी मामहरूले भन्ने गर्थ्यो पहिला पहिला यत्तिको गरम हुन्थेन है यत्तिको चिसो भन्दा पहिलाको चिसो एकदमै धेरै थियो है तर ठन्डा महिनामा पनि अहिले अब उनीहरूको भनाइअनुसार ठन्डा कम्ती हुने चिसो कम्ती हुने र गर्मीको अहिले जुन चाहिँ गरमको समय छ र ग गरमको बेलामा पनि गरम महिनामा पनि अब पहिला अलिकति गरम कम्ती हुने गर्थ्यो भने मलाई लाग्छ कतै न कतै अहिले जुन चाहिँ वाहनहरू एउटा नियन्त्रित पाराले बजारमा बिक्री नगरेर अनियन्त्रित भनौँ है जसलाई जति किन्नु मनलागे पनि अब किन्न सकिन्छ त्यो भ भएकोले गर्दाखेरि चाहिँ मलाई लाग्छ यो कार्बन डाइअक्साइडको मात्रा बढेर गइरहेको छ र त्यसले गर्दाखेरि जुन चाहिँ हाम्रो वातावरणमा कार्बन डाइअक्साइडको मात्रा बढेर गएकोले गर्दाखेरि कतै न कतै अब यस चिजको क्षति चाहिँ हामीहरू सबैलाई नै जति पनि यो प्लानेटमा हामी बस्छौँ है यो पृथ्वीमा हामी बस्छौँ यो ग्रहमा सबैलाई नै भएर गइरहेको मलाई लाग्छ र यो जुन चाहिँ तपाईँको वातावरणमा जुन चाहिँ कार्बन डाइअक्साइडले गर्दा जुन चाहिँ परिवर्तन भइरहेको छ त्यसले गर्दाखेरि सबैको सेहतमा पनि सेहतमा पनि तपाईँको अलिकति नराम्रो भइरहेको मलाई लाग्छ कतिजनालाई तपाईँको आजकल स्वासको तपाईँको बिमारी है दम बढ्ने त्यो पनि हामीहरू देख्नसक्छौँ पहिला पहिलाको भन्दा अहिलेको समयमा जुन चाहिँ स्वास बढ्ने है सास फुलिने जुन चाहिँ बिमारी छ यो अलिकति धेरै भएको जस्तो चाहिँ अब मलाई लाग्छ